मैले सुनेकोअनुसार चाहिँ अब प्लेन्समा चाहिँ साइकल ल्यापटपहरू दिन्छ अरे शिक्षा अध्ययनको लागि अन्त के भन्न चाहान्छु म चाहिँ पहाडको मान्छे होइन म चाहिँ के भन्न चहान्छु भने साइकल र ल्यापटप दिएर मात्रै हुँदैन शिक्षामा सबभन्दा शिक्षा अघि बढ्नुको लागि चाहिँ टिचर्सहरू राम्रो हुन्छ राम्रो हुनु पर्छ अन्त शिक्षा के हो भनेर चाहिँ अब त्यो काउन्सिलिङहरू गर्नु पर्छ स्टुडेन्डलाई अब ल्यापटपले कतिवटा फिल्डमा त्यो डिप स्टडीहरू गर्नुमा चाहिँ हेल्प गर्छ त्यती चाहिँ हो तर अब मेन चाहिँ अब शिक्षा यो राम्रो हुनुको लागि चाहिँ अब त्यही टिचर्सहरू एकदम राम्रो हुनु पर्छ वेल क्वालिफाइड हुनु पर्छ